विशेष गरी यो हाम्रो गाउँतिर गाउँघरतिर किराले टोकेको जस्तै किराले टोकेकोमा साँपले टोकेको जस्तै अब कतिपय किराहरूले टोकेकोमा चाहिँ हामीले पुत्काको महहरू लगाउने गर्छौँ जस्तै कुनै कुनै किराले टोक्दा लसुनले पनि राम्रो हुनेगर्छ लसुनहरू कुच्याएर लगाएर पनि राम्रो हुनेगर्छ त्यसरी नै अब हाम हाम्रो गाउँतिर गाउँघरतिर त अब सबै कुरो उपलब्ध हुँदैन त्यसले गर्दाखेरि अब झारपातहरू पनि प्रयोग गर्छौँ त्यस्तै अब झारपातहरू प्रयोग गर्दाखेरि कुनै पनि किराहरूले टोक्यो भने हामीले तितेपातीहरू लगाउने गर्छौँ बोझोहरू लगाउने गर्छौँ यस्तै गरेर अब कत्ति ठाउँमा काटेको ठाउँतिर या किराले टोकेको ठाउँतिर हर्दीहरू लाउँदा पनि धेरै राम्रो भएर जान्छ र हामी गाउँघरमा यसरी नै मट्टितेलहरू पनि लगाउने गर्छौँ कुनै पनि किराले टोक्यो साँपले टोक्यो भने एउटा झारमौरी भन्ने दबाई हुन्छ त्यो दबाई लगाउने गर्छौँ साँपले टोक्दाखेरि पुत्काको मह छिटोभन्दा छिटो हामीले गर्नुसक्यो भने धेरै लामो टाइममा टाइम बितेर गयो भने त हामीले हुँदैन तर यदि साँपले टोक्नेबितिक्कै हामीले छिटो गर्नुसकेको खन्डमा त्यो झारमौरीले पनि जाती हुन्छ र पुत्काको महहरू लगाउनुसक्यो भने पनि जाती हुन्छ छिटो छिटो गर्नुसक्यो भने जाती हुन्छ कोही बेला हस्पिटलहरू टाढो हुन्छ टाढो जानु जाँदाजाँदै मान्छेको मृत्यु पनि हुनसक्छ र त्यसले गर्दा तर हाम्रो गाउँघरतिर चाहिँ त्यसरी टोकेको बेला पुत्काको महले धेरै कामहरू गरेको हुन्छ लसुनले पनि धेरै काम गरेको हुन्छ कतिवटा चिलाउने घाउहरू निस्केको हुन्छ त्यसमा हामीले तितेपाती बोझो मट्टितेलहरू यसरी लगाएर हामीले के अरे हामीले जाती पार्नुसक्छौँ धेरै कुरोहरू जाती पारिरहेको छौँ जस्तै अब कुनै पनि नराम्रो नराम्रो कीट किराहरूले टोक्दा हामीले हर्दी पनि प्रयोग गर्नसक्छौँ हर्दी पनि लगाएर खुनहरू थामिनुसक्छ आउँदै गरेको खुनहरू हामी रोकथाम गर्नुसक्छौँ हर्दीले पनि सिन्दुरले पनि आउँदैगरेको खुनहरूलाई हामी रोकथाम गर्नुसक्छौँ त्यसरी नै अब हाम्रो यहाँ गाउँघरमा त झा झारजङ्गलहरू हुन्छ धेरै झोडी जङ्गलहरू हुन्छ धेरै किराहरू बच्छिऊहरू पहिलेहरू बिच्छीहरू धेरै किसिमको किराहरू आउनुसक्छ र तेर त्यो किराहरूलाई रोकथाम गर्नुको लागि हामीले हाम्रो हाम्रै यता घरेलु दबाईहरू हामीले प्रयोग गर्नुसक्छौँ त्यसरी नै हामीले धेरै हाम्रो झारपातमा पनि हामी धेरै दबाईहरू चलाउनु सक्छौँ र त्यसरी अदुवाहरू पनि हामीले दलेर हामीले त्यो घाउहरू जाती पार्नुसक्छौँ त्यसरी मट्टितेलहरू पनि हामी दलेर धेरै किसिमको घाउहरू किराले टोकेको घाउहरू जाती पार्नसक्छौँ त्यसरी नै अब हामीलाई हाम्रो गाउँघरमा धेरै किसिमको किराहरू आउँछ त्यसले गर्दाखेरि विशेष साँपहरू आउँदाखेरि हामीले धेरै रोकथामहरू गर्नुसक्छौँ हाम्रोमा धेरै किसिमको दबाईहरू पाउनुसक्छौँ हामीले